बहिनी मैले तपाईँको दोकानमा साडी अर्डर गरेको थिएँ एकदमै राम्रो लाग्यो सिलगढीमा मँगाको थिएँ नि त्यो त एकदमै नराम्रो खालको रहेछ तपाईँको दोकानको त क्वालिटी पनि राम्रो हेर्दा पनि राम्रो फ्यासनेबल त्यसकारणले तपाईँकै दोकानमा अर्डर दसैँको लागि पनि मैले तपाईँकै दोकानमा अर्डर गरेको थिएँ अनि मेरो साथी भाइले पनि तपाईँको साडी हेरेर नै एकदमै मनपरायो त्यही कारणले तपाईँले अझै यस्तो फेसनेबल साडीहरू त धेरै ल्याउनोस् पुरा बिक्री हुन्छ तपाईँको म पनि साथी भाइहरूलाई भनिदिन्छु गाउँमा पनि म हल्ला गरिदिन्छु तपाईँको दोकानमा एकदमै राम्रो साडी डिजाइन पनि राम्रो सबै एकदमै क्वालिटी पनि राम्रो भएको त्यसैले तपाईँले धेरै धेरै ल्याउनोस् अरू डिजाइनको पनि ल्याउनुहोस् कलर पनि राम्रो ल्याउनुहोस् हेर्दा पनि एकदमै लगाउँदाखेरि सुहाउने एकदमै राम्रो खालको ल्याउनुहोस्